ए भाइ तिमी त्यो मासु दोकानको मान्छे हो भाइ हो ए के हौ योपालि त मासु त एकदम घिनैलाग्दो पठाइ दिएछौ त हौ आम्मामा त्यस्तो मासु कहाँ पठाएको हौ थत् त्यस्तो पुरा एकदम सडिसकेको मासु थियो एकदमै बिग्रिएको मासु थियो त्यो पनि एकदम लुते अन्त अँ त्यो मासु एकदम रड्डी थियो अब नेक्स्ट टाइमदेखि अब म त भाइकोबाट लिन्छु त्यसरी अन्त त्यस्तो गऱ्यो भने त अन्त तिम्रो के रे मासुको तिम्रो मासुको व्यापार त हुँदैन न त अन्त त्यस्तो पाराले त होइन अब भाइहरूको भनेको त्यो लङ टाइम बिजनेस हो त्यस्तोमा त्यस्तो गर्नु हुँदैन कस्टामरलाई जति खुसी पार्यो तिमीलाई त्यति नै राम्रो बिजनिस चल्छ त्यस्तो गरेर त हुँदैन नि त हौ अब त्यस त्यस्तो गऱ्यो भने त नेक्स्ट टाइम त म तिम्रोबाट त लिँइदिन अन्त अब अँ अब मैले पनि अरू जग्गा दिनुपर्छ त्यस्तो त्यस्तो गऱ्यो भने त कोलेमा मासुको सधैँ त राम्रो हुन्थ्यो यसपालि त खत्तम एकदमै खत्तम अन्त अब चाहिँ अब भाइलाई हामीले कम्पलेन गरे पछि भाइले चाहिँ उता कम्पलेन गर्नुपर्छ कम्पलेन गरेर मेरो कस्टमर पुरा भड्क्यो भन्नुपर्यो अब नेक्स्ट नेक्स्ट टाइमदेखि चाहिँ गर्यो भने चाहिँ म चाहिँ अबदेखि चाहिँ भाइकोबाट मैले जतिजना मान्छेलाई त्यहाँ भाइको कस्टमर बनाइदिएको छु त्यो कस्टमर डल्लै म बन्द गराइदिन्छु मेरो आफ्नो त बन्द गर्छै गर्छु त्यसरी नै म भाइको त्यो अरू कस्टमर पनि म बन्द गराइदिन्छु तिम्रो अब म त्यही पाराले हो भने चाहिँ तिमीले टेबल नचलाउँदा हुन्छ अब तलै कम्पलेन गर्नुपर्छ तल कम्पलेन गर्यो भने चाहिँ राम्रो चिज आउँछ अँ अब तल चाहिँ के कम्पलेन गर्यो भाइले अँ त्यसो गरेर अब अरू अरू कस्टमरलाई पनि भाइले राम्रोसँगले भन्नुपर्यो जस्तै अब म जस्तै कतिजना रिसाइ रहेको होला कतिजनाले नम्बरसम्बर नभएर कलहरू नगरेको हुनुसक्छ हो अब सबलाई सम्झाउनु पर्छ त्यो खाले मासु पठाएर त हुँदैन अन्त मेन चाहिँ अब जुन जग्गाबाट तिमीलाई दिन्छ मासु सिलगढी उसलाई चाहिँ जोडले अब कम्पलेन गर्नुपर्यो कराउनु पर्यो नभए तिमीले तलको जुन उयो छ त्यही नै चेन्ज गर्नुपर्छ डिलरै थेत् त्यो पाराले हो भने त भाइको कस्टमर डल्लै बिच्किन्छ म जस्तै बिच्किने अब कतिजना हुन्छ हुन्छ त्यसले गर्दा चाहिँ अब यो पालिदेखि उता त्यस्तो नहोस् त्यो त अब दसैँको टाइम आउनु आँट्यो दसैँको मासु झन् पुरा मासुको उयो हुन्छ हुन्छ हुन्छ भाइ ल त्यसो भए यो पालिदेखि राम्रो उयो गरिदिनु ल